हाम्रो कालिम्पोङमा चाहिँ थुप्रो स्कुलहरू छ तर के भन्छ लाटा लुटी पढ्नेहरू यस्तोहरू पढ्ने चाहिँ नौ माइलमा छ एउटा अन्धा स्कुल नै भन्छ त्यो स्कुलको नाम चाहिँ